हजुर हाम्रो जीवनमा चाहिँ एकदम बिजुलीको जरुरत छ निर्भर हुनुपर्छ हामी त्यो माथि र कसै कसैकोमा त बिजुली छ कसैकोमा छैन कसैकोमा इन्भटर पनि छ कसैकोमा छैन अहिले पनि बत्तीहरू बालेर बसेर सोलर पेनलहरू युज भइरहेको छ हामीलाई एकदमै जरुरत छ हामीलाई बिजुलीको आफ्नो डेली जीवनमा हाम्रो सबै कुरो त्यहीबाट नै निर्भर छ अहिलेको जमानामा लाइट गयो भने केही गर्न सक्दैन बिजुली छैन भने हरेक कुरामा उज्यालो चाहिन्छ एकदमै हाई टेक्नोलोजी छ अहिले एकदमै डेली हामी युज गर्छ कम्प्युटरहरू भयो टिभी भयो इन्डक्सन चुला भयो ग्यास सबै एकदमै हाम्रो यो डेली लाइफमा चाहिन्छ त्यो कुराहरू त्योबिना हामी सक्दैनौँ अहिले जुन चाहिँ पहिलाको जमानामा थियो त्यो उनीहरू एउटा त्यो रुटिनमा चाहिँ थिएन र अहिले जुन चाहिँ लाइटहरू आएको छ एकदमै परिवर्तन हुँदैछ हाम्रो लाइफतिर त्यसले अचानक बन्द गर्नु सक्दैन र हामी त्यसलाई जरुरत चाहिन्छ उज्यालोहरूको एकदमै हामीलाई त्योबिना सक्दैन खाना खानु पनि सक्दैन उज्यालो चाहिन्छ लाइट चाहिन्छ टिभी हेर्नु मनलाग्यो भने टिभीमा पनि लाइट चाहिन्छ करेन्ट चाहिन्छ फोनहरू चाहिन्छ ल्यापटप अझै थुप्रो कुरोहरू चाहिन्छ हामीलाई जुन चाहिँ चाहिँ बिजुलीले गर्दा मात्रै युज हुन्छ नभए अरू कारणबाट केही युज गर्ने छैन र हामी इन्भटर पनि जरुरी छ लाइट गयो भने अहिले त इन्भटर पनि आइसकेको छ लाइट गएन भने गयो भने एकदमै इन्भटरले नै बिजुली दिने काम गर्छ र सबै कुरो हुन्छ यो इन्भटरबाट नै र हाम्रोमा चाहिँ इन्भटर छैन र नि कति मानिसहरूकोमा छ मान्छेको लाइफमा धेरै उन्नति भइसकेको छ हामी त्यसरी नै अगाडि बढ्नुपर्छ